हेलो यो मायालु रेस्टुरेन्ट हो ए हजुर चिन्नु भयो मलाई मैले तपाईँकोबाट अरू बेला पनि खाना अर्डर गर्थेँ नि रमिला हौ तलको क्या रगि धुराको करबिरको ए हजुर हजुर होइन मलाई आज पनि क्या त खाना अर्डर गर्नु थियो कि त्यही कारण तपाईँलाई फोन गरेको नि ए ए दिनु सक्नुहुन्छ ए होइन मलाई आज मेरो घरमा पाहुनाहरू आउनेवाला छ कि अन्त मेरो अलिक जिउ बिसन्चो भएकोले गर्दाखेरि क्या खाना बनाउनु नपाउला जस्तो भयो नि त त्यही भएर खाना अर्डर गरौँ भनेको थिएँ के के पाउँछ होला है तपाईँकोमा ए सबै कुरो पाउँछ है ए होइन मेरोमा छजना पाहुनाहरू आउँछ कि तिनीहरूको लागि खाना अर्डर गर्नु थियो नि त ए गर्नु हुन्छ त्यही त अब खाना त अर्डर गर्नु हो कि फेरि खाना अलिक सिम्पल सादा मिठो खालको चाहिएको नि त गरिदिनुहुन्छ छजनाको लागि ए हजुर हजुर हजुर हजुर त्यस्तै खोजेको मैले सादा खालको पिरो पनि कम्ती भएको हो घरको जस्तै खाना घरमा बनिन्छ नि सिम्पल खालको खाना त्यस्तो ए हुन्छ हुन्छ हुन्छ त्यसो भए बनाइदिनुहोस् न त उयो बनाइदिनुहोस् के रे भात बनाइदिनुहोस् हो छ प्लेट अन्त दाल सिम्पल मिक्स दाल बनाइदियो भने हुन्छ हो अन्त मासुमा चाहिँ के के छ होला तपाईँकोमा ए मटन चिकन फिस सबै छ है त्यसो भए मटन बनाइदिनुहोस् न छ प्लेट नै मटन हो अन्त दाल अन्त एउटा सब्जी पनि राखिदिनुहोस् ग्रिन हरियो सब्जीहरू क्या अन्त सलाद पनि हो अन्त अचार क्या पिसेको अचार हुन्छ नि अब घरको खाना जस्तै गरिदिनुहोस् न ए हुन्छ हुन्छ त्यस्तै चाहिएको मलाई सिम्पल खालको नै हजुर घरमा जस्तै बनिन्छ त्यस्तै टाइपको बनाइदिनुहोस् न अन्त उयो पनि बनाइदिनु सक्नुहुन्छ अलिकति क्या फर्स्टमा दिनुको लागि चाहिँ चिकन मोमो हजुर त्यो पनि गरिदिनुहोस् न मलाई तर खाना चाहिँ मलाई नि साँढे एघारभित्रमा चाहिएको है फेरि पाहुनाहरू आएर फेरि बसिरहनु नपरोस् भनेर नि ए सक्नुहुन्छ हुन्छ ल्याइदिनुहोस् न त्यसो भए अहिले तपाईँले सबै रेडी गरिसकेर मलाई एक ताल कल गर्नुहोस् कि अन्त म तपाईँलाई भन्छु नि अन्त पेमेन्ट कति हुन्छ त्यति बेलै भन्नुहोस् न ल म त्यति बेलै बिल गर्छु नि ए हुन्छ हुन्छ हुन्छ त्यसो भए है मैले अब कन्फर्म गरेँ है तपाईँलाई गरिदिनु होस् ल ए हुन्छ हुन्छ हुन्छ त्यसो भए म तपाईँको कलको इन्तजारमा बस्छु नि ल गर्नुहोस् न साँढे एघारतिर गर्नुहोस् न मलाई हुन्छ हुन्छ थ्याङक्यू हुन्छ बाई